हेलो के यो कार रेन्टल सर्विस हो मलाई गाडी चाहिएको थियो वान डेको लागि वान डे ट्रिपको लागि तपाईँकोमा गाडी कस्तो कस्तो खालके छ होला मलाई एकपल्ट तपाईँको मेन्यु मेरो उइसमा वाट्सएपमा पठाइदिनु होस् त्यसमा तपाईँको गाडीहरू हेरेर सेलेक्ट गर्छु म मेरो फ्यामिलीको फ्यामिलीलाई लिएर जाँदैछु अनि मलाई गाडीको के कस्तो छ मलाई उयोहरू बताइदिनु होस् अनि तपाईँको गाडीमा मेन एसी छ छैन अनि अरू तपाईँको ड्राइभर कस्तो छ के छ रेटहरू पनि बताइदिनु होस् रेटकोहरू कस्तो छ अनि वहाँको म जाँदैछु म मेरो फ्यामिलीलाई लिएर गान्तोक जाँदैछु गान्तोक गान्तोकको वेदर कस्तो छ होला है अहिले के कसो हो मलाई यसो वाट्सएपमा वाट्सएपको थ्रु मलाई सेन्ड गरिदिनु होस् अरू गान्तोकमा घुम्ने जग्गाहरू कहाँ कहाँ छ होला गान्तोकको मेन टुरिस्ट प्लेसहरू अरू तपाईँको गाडीमा कतिजना सिटको एभाइलेबल छ अब तपाईँको गाडीमा प्राइम एसोसेरिज के के छ तपाईँको गाडीमा मलाई भनिदिनु होस् मैले मेरो फ्यामिली लिएर जानुपर्ने हो अन्त तपाईँको गाडीको मलाई रेट बताइदिनु होस् पर भेकल अब कस्तो खालके भेकलमा कति खालके तपाईँको प्राइस पर्छ त्यो हिसाबले मलाई बताइदिनु होस् अनि गान्तोक जानेको अहिले बाटो कस्तो छ वेदरले गर्दा किनभने अहिले पानी धेरै परिरहेको छ पानी परेको कारणले बाटो के कसो राम्रो छ छैन किनभने फ्यामिली ट्रिपमा जाँदाखेरिको असुविधा हुन् हुन्छ त्यो सबै मलाई वाट्सएपको थ्रुबाट मलाई उयो गरिदिनु होस्